मलाई यो फुल रोप रोप्ने हबी हबी चाहिँ मेरो मलाई मलाई मेरो फुपूकोबाट आएको अनि अनि अब घरमा फुल रोप्दाखेरि चाहिँ घरको वातावरणहरू राम्रो देख्छ घरहरूलाई सजाएर राखेको जस्तो देख्छ अब जस्तो कि फुलहरूको कलर कलर हुन्छ त्यो कलरले गर्दाखेरि घरहरको घरहरूको अब घरहरूको वातावरण नै अर्को राम्रो खालके देख्छ त्यसो भएर चाहिँ अब म कहीँ कहीँतिर गयो भने पनि नि अरूहरूको घरमा देख्छु अब फुलहरू फुलिरहेको हुन्छ कस्तो राम्रो देखिरहेको हुन्छ फुलहरूले नै गर्दाखेरि अब घर जति नै पनि बाहिरबाट कस्तो नराम्रै होस् न फुलहरू रोपेको छ भने धेरै राम्रो देख्छ त्यसो भएर चाहिँ फुल रोप्नु चाहिँ मेरो अब के फुल रोप्नु चाहिँ धेरै मन लाग्छ मलाई अरूको घरमा त्यस्तो फुलहरू देख्दाखेरि पनि अब अलिक यो यो फुल फुलिसकेर बिउ भयो भने मलाई पनि दिनुहोस् ल भनेर भन्छु म फुल रोप्दाखेरि अब पटमा मल माटो मिलाइकन मल माटोहरू मिलाइकन रोप्नुपर्छ त्यो त्यस्तो गऱ्यो भने अलिकति राम्रो राम्रो फुलहरू फुल्छ किराहरूले खाँदैन किराहरूले खाँदैन अनि कलर कलरहरूको फुलहरू हुन्छ अब कोही कोही बेला हाइब्रिड गरेको भए पनि बजारहरूबाट बजारहरू जाँदाखेरि म फुलहरू लिएर आउँछु घर अनि मजाले पटमा हालेर रोप्छु तरह तरहको पटहरू हुन्छ त्यसमा हाल्दा त्यसमा हालेर रोप्छु जस्तै कि अब को कुन चाहिँ कुन चाहिँ फुलहरू हुन्छ कस्तो घरै मजाको देख्ने फुलहरू हुन्छ अब कस्तो कस्तो त कुनै कुनै प्लान्ट पनि हुन्छ त्यो अब प्लान्टहरू पनि भित्र राख्दा पनि हुन्छ त्यो प्लाटहरूलाई अब घरलाई उज्यालो बनाउनुको लागि अब घरको वातावरणहरू घरको वातावरणहरू पनि राम्रो हुन्छ फुलहरूले गर्दाखेरि फुलहरूले गर्दाखेरि अब पा घरको अगाडि एक दुईवटा फुलहरू रोपेको छ अरे फुल मजाले फुलिरहेको छ भने कलरले गर्दाखेरि पनि फुलहरू राम्रो देख्छ मान्छेहरूले पनि हिड्दा खेरि देख्छ फुलहरूको अब घर जस्तै पनि होस् राम्रो होस् नराम्रो होस् सानो होस् ठुलो होस् मैला होस् सफा होस् फुलहरू बाहिर मजाले फुल सजाएर राखेको छ भने त्यही फुलले गर्दाखेरि पनि घर सफा राम्रो ठुलो सानो देखी हाल ठुलो देखिहाल्छ त्यसैकारण चाहिँ मलाई फुल रोप्नु चाहिँ धेरै धेरै मनपर्छ